अनलाइन जुत्ता एकदिन साथीले भनेर मैले पनि मगाएको थिएँ मेरै फोनबाट र राम्रो नहुँदो रहेछ मन परेन मलाई त्यो फर्काउँ भनेको थिएँ टाइम पनि पाइनँ त्यतिकै त्यो त्यतिकै नै खेरो गयो राम्रै नहुँदो रैछ